हाम्रो क्षेत्रमा धेरै चराहरू छ तर अहिले चाहिँ ऊ यो गौथली चाहिँ हराएको जस्तो छ गौथली चरा भन्ने चाहिँ गुवा गाछमा बस्थ्यो गुँड लगाएर मज्जाले बस्थ्यो हो त्यो गौथली चरा चाहिँ अहिले धेरै कम्ती भएको छ देखिँदैन अहिले त्यो चरा त्यो चराले चाहिँ बथान बसेर चाहिँ चिरिबिरी चिरिबिरी कराएर अनि थुप्रै धेरै साथीहरू बनाएर चाहिँ उनीहरू उड्थ्यो राम्रो लाग्थ्यो त्यतिखेर अहिले चाहिँ अब त्यो धनेस धनेस पनि छ तर धनेसको अहिले सङ्ख्या पनि कम्ती भएर गएको छ पहिला पहिला चाहिँ अब धेरै नै अब बस्थ्यो त्यसरी गाई चरेको ठाउँमा गाईमाथि सेतो हुने लामो घिच्रो सेतो चरा खुट्टा लामो बकुल्ला पनि भनिन्छ त्यसलाई अनि ऊ चाहिँ अब अहिले धेरै त्यसको पनि सङ्ख्या कम्ती भएको छ अहिले अब त्यस्तो छैन रुपीहरू त्यस्तोहरू छ रुपीहरूले चाहिँ अब सिनो पनि खान्छ अलिक मैला मैला लाग्छ रुपीहरू चाहिँ अब राम्रो चाहिँ अब त्यो द ऊ यो लाग्थ्यो अब गौथली चरा चाहिँ राम्रो लाग्थ्यो त्यतिखेर अब गुवा गाछमा धेरै राम्रो सानो सानो नानीहरू खुसी हुने पिङ खेलेर बसेको चरा बत्ती बालेर है रातिहुँदो कति राम्रो उज्यालो अब जुनकिरी ल्याएर टाँसेर उज्यालो बनाएर बत्ती बालेर बस्थ्यौँ अनि त राम्रो लाग्थ्यो अब खुसी लाग्थ्यो त्यो चराहरू देख्दा अहिले त्यो चरा चाहिँ मासियो त्यसको सङ्ख्यै छैन यहाँनेरि अनि त राम्रो लाग्थ्यो त्यतिखेर चाहिँ अब त्यसको छैन अब त्यही ऊ यो छ बकुल्ला भनिन्छ हामी चाहिँ अब धनेस धनेस पनि भन्दो रहेछ बकुल्ला हो त्यो यो चाहिँ त्यसको पनि अब सङ्ख्या धेरै नै घटेर गएको छ र अहिले कम्ती भएको छ रुपीहरू चाहिँ छ घर घरमा आउँछ चिरिबिरी चिरिबिरी कराएर च्याप् च्याप् गरेर हिँड्छ अनि हामी ऊ योहरू त्यसले सिनोहरू पनि खान्छ अलिक ठिक लाग्दैन त्यो चाहिँ तर जुन चाहिँ राम्रो राम्रो चराहरूचाहिँ हराएर मासिँदै गयो यता अब कोभिडदेखि यता चाहिँ अब त्यस्तो चराहरू राम्रो चराहरू देखेकै छैन सङ्ख्या कम्ती हुँदैगएको छ